जोमेटो एपबाट मैले खाना अर्डर गर्ने गरेको थिएँ र पैसा चाहिँ आफै काटिने सेटिङ गरेको थिएँ र अब म त्यो रद्द गर्न चाहन्छु